मेरो भान्साघरमा चाहिँ पहिला चाहिँ अब दाउराले चल्ने चुला थियो होइन अब त्यतिखेर दाउरा खोजेर चुला जलाएर खाना पकाउने सिस्टम थियो अब अहिले चाहिँ ग्यास निस्केको छ ग्यास चलाउने गर्छौँ पहिला पहिला त अब सिलिन्डर अब ग्यास जलाउँदा ग्यास थिएन होइन त्यतिखेर हामी दाउरा खोजेर नै खाना पकाउने गर्थ्यौँ अनि मिक्चरहरू थिएन त्यतिखेर हामी पहिला सिले के भन् सिलौटोमा अचारहरू मिक्स मसलाहरू पिसेर पकाउँथ्यौँ हामीहरू अहिले त मिक्सर ग्र्याइन्डरहरू निस्केको छ होइन धेरै सजिलो भएको छ अहिले ओभनहरू भयो पहिला त अब तावा होइन रोटीहरू यसरी पोलेर ग खान्थे अहिले ओभनहरू निस्केको छ अहिले धेरै नै अब राम्रो भएको छ अहिले अब पहिला र अहिले धेरै नै फरक भएको छ